हेलो हजुर सर यो तपाईँको क्याबलाई मैले बुक गरेको थिएँ हामी यो टुरिस्ट उयो के रे नोकडाँडा जानुको लागि तर आठ बजी बोलाएको अहिले नौ बजिसक्यो आइपुगेको छैन अनि मैले फोन गर्दाखेरि उहाँले फोन पनि उठाउनु हुन्न र के गर्ने क्यान्सल नै भयो होला अब र सायद अर्को पठाइदिनु हुन्छ कि पठाउनु मिल्छ भने कति बजीसम्म पठाइदिनु हुन्छ तपाईँले एकचोटि सोधेर भनिदिनुहोस् न